र जानवर हामीले गाई चाहिँ मैले फार्मबाट लिएर आएको थिएँ र त्यो फार्मबाट लिएर आएको गाई चाहिँ एकदमै राम्रो थियो अनि त्यो गाईले हामीलाई धेरै नै फर्स्ट हामीले त्यो गाईलाई लिएर आयौँ र त्यो गाईलाई हामीले एकदमै स्याहार सुसार हामीले गऱ्यौँ र त्यो गाईलाई स्याहार सुसार गर्दा हामीले घाँस काटेर हामीले हाल्नु अनि त्यसको हामीले गोबर अँ मल भन्छ त्यो कुराहरू हामीले साफसुग्घर गऱ्यौँ र बस्ने जब ऊ बस्ने घर हामी यता गाईगोठ भन्छौँ अन्त त्यो गाईगोठहरू हामीले पानी लगाएर हामीले धोइधाइ गऱ्यौँ सफा गऱ्यौँ र अहिले त्यो गाईले हामीलाई हामीले फर्स्ट गाईले हामी स्याहार सुसार गरौँ र अहिले त्यो गाईले चाहिँ अहिले हामीलाई घिउ छुर्पीदेखी लिएर मही सबै कुरा हामीले खानु पुगिरहेको छ अनि त्यो गाई चाहिँ एकदमै राम्रो छ अनि त्यो गाईले मेक्सिममले हामीलाई साँझ बिहान बेलुका गरेर हामीलाई साठी लिटर दुध दिन्छ अनि त्यो साठी लिटर दुध दिएकोले गर्दाखेरि अनि दिनमा पर डे दिनमा साठी लिटर दुध दिन्छ अनि त्यो दुध साठी लिटर दुध दिएकोले गर्दा चाहिँ हामीले अनि घर परिवारदेखि लिएर सबै कुराहरू हामीले सम्हाली रहेको छौँ अहिलेसम्म पुगिरहेको छ अनि आधा हामी गाईलाई त्यस दुधबाटको कमाइले नै हामीले गाईलाई हामीले के गरेको छौँ उसलाई भुस पिनाहरू दिने गर्छौँ किनेर दिन्छौँ र तिस लिटर पर डे हामी दुध दिन्छौँ पुरा दुध हामीले बेच्छौँ त्यसमा हामीले क्रिम काटेर हामीले राख्दाखेरि चाहिँ अनि हामीले हफ्तामा अनि पन्ध्र केजी छुर्पी र दस केजी घिउ चाहिँ हामीले विकली हामीले बेचिरहेको छौँ र एकदमै राम्रो छ यो हलस्टेन गाई हो र एकदमै यसले हामीलाई उपयोगी गरिरहेको छ र हामीले बाख्रालाई पनि बाख्रा चाहिँ हामीले अनि मैले गाउँ ठाउँमा अलिकति लाम्काने बाख्रा अनि लोकल बाख्रालाई लिएर मैले पाल्दाखेरि चाहिँ अनि लोकल बाख्रामा अलिकति कम्ति कमाइ भएर गयो अनि मैले लाम्काने बाख्रा लिएर पाल्दाखेरि चाहिँ लाम्काने बाख्राको चाहिँ अनि यस्तो खालको छ यो लाम्काने बाख्रालाई हामीले एकदमै स्याहार सुसार गर्नुपर्छ अनि लाम्काने बाख्राको चाहिँ अनि यसलाई जति घाँस दियो त्यसले त्यति खान्छ अनि यसलाई खानुमा यसलाई कन्ट्रोल गरेन भने त्यो खाएरै लाम्काने बाख्रा चाहिँ खाँदा खाँदा नै त्यो बेसी अपच भएर नै मर्नसक्छ अनि त्यही कारणले गर्दाखेरि चाहिँ ऊलाई खानु पनि कन्ट्रोल र त्योलाई त्यो बाख्रालाई लाम्काने बाख्रालाई चाहिँ हामीले अलिकति राख्दाखेरि चाहिँ एकदमै हामीले त्यसलाई सुरक्षित जग्गामा जो हाम्रोतिर बाँस हुन्छ त्यो बाँसलाई काटेर त्यसलाई हामी अलग्गै खोर बनाएर त्यसलाई सुक्खामा जति बाख्रालाई जति सुक्खामा राख्नुसक्यो र बाख्राको जति पनि खाने त्यसको पद्धति छ त्यसले जति पनि खानुपर्ने त्यसले चिस छ बाख्राले जहिले पनि सुक्खा चिजमात्रै मनपराउँछ जसमा कि बाँसको घाँस भयो अनि रुखको डाले घाँसहरू भयो अनि त्यही कुराहरू मात्रै अनि खरुकी फुर्के त्यही कुराहरू मात्रै बाख्राले चाहिँ मनपराउँछ अनि जति यो बर्खामा बाख्रालाई चाहिँ जति सुक्खा चिज हामीले दिनसक्यो र बाख्रा त्यति राम्रो फस्टेर जान्छ र बाख्रालाई एकदमै हामी मदेसबाट हामीले कुटी भन्छ त्यो कुटी पनि लिएर आएर भुससँग हामीले मोलेर दिुनसक्यो भने एकदमै राम्रो हुन्छ र अनि बस्ती एरियामा पराल भनिन्छ त्यो पराल पनि धान खेती पराल हुन्छ त्यो पराललाई हामीले काटेर त्यसलाई मसिनो काटेर नुन र भुससँग हामीले मुछेर दिनुसक्यो भने चाहिँ अनि त्यसले बाख्राले त्यो कुराहरू खानेछ र त्यो बाख्राले जति सुक्खा चिज बाख्राले खान्छ र त्यतिनै बलियो हुन्छ र जो खसी छ त्यो खसीलाई पनि हामीले त्यसलाई जति सुक्खा चिज दिन्छौँ र त्यति बलियो हुन्छ र बाख्राबाट पनि धेरै नै इन्कमहरू छ र बाख्रालाई अलिकति बाख्राले चिसो पानी झरी अनि त्यसले खोरहरू मैला अनि त्यो कुराहरू चाहिँ बाख्राले सहदैन र बाख्राले एकदमै सुक्खा चिज जहिले पनि बाख्रा चाहिँ सुखिया जाति हो र त्यही कारणले गर्दा बाख्रालाई चाहिँ सुक्खा सुक्खा जग्गामा उसलाई राख्नुपर्छ र एकदमै राम्रोसँगले राखेर उसलाई सुरक्षितसँगले बस्ने जाति हो र एकदम सुक्खामा बस्छ बाख्रा त्यही कारणले गर्दाखेरि हामीले बाख्रालाई र हामीले कुखुरालाई पालन गऱ्यो भने हामी लोकल कुखुरालाई हामीले पालन गऱ्यो भने लोक लोकल कुखुरा चाहिँ एकदमै राम्रो छ अनि त्यो लोकल कुखुरालाई हामीले पाल्नुसक्यो भने चाहिँ अनि त्यसलाई अलिकति सुरक्षितसँगले त्यसलाई हामीले जन्जिर बनायो बाँसकोलाई हामीले जन्जिर बनाउनुसक्यो भने र त्यस भित्र कुखुराहरू राख्यो भने कुखुराको एकदमै मिठो खाना र कुखुराले एकदमै मनपर्ने चिज खाना

त्यो कुखुराले चाहिँ एकदमै छिटो उन्नति दिन्छ र कुखुराको एकदमै र आटालाई जसरी हामीले मुछ्छौँ आटा मुछेर र भातलाई तातो भातलाई र आटालाई मुछेर हामीले कुखुरालाई दियो भने चाहिँ अनि एकदमै राम्रो चल्ला पनि राम्रो एकदमै राम्रो भएर फस्टेर जान्छ र त्यसले हामीलाई छिटो छिटो कुखुराले चाहिँ एकदम हामीलाई एकदमै छिटो छिटो उन्नति दिएर जानेछ र कुखुरामा गुण अर्को कुरा छ कुखुराले जब फुलपार्छ अण्डा भनिन्छ अनि त्यो अण्डा चाहिँ हामीले घरमा पनि खानुसकिन्छ अनि कुनै पाहुना आउँदाखेरि एमरजेन्सी पाहुनाहरू आएको बेलामा खोरमा गएर हामीले कुखुराको अण्डा टिपेर त्यसलाई हामीले फुटाएर अनि फ्राई गरेर हामी पाहुनालाई दिँदाखेरि पनि एकदमै राम्रो हुन्छ कोही बेला आफूलाई घर परिवारमा मासु खानु मनलागेको बेलामा त्यो अण्डा टिपेर भुटेर खाँदाखेरि पनि हुन्छ र कुखुराबाट एकदमै दुई फाइदाहरू छ त्यसलाई हामी कुखुरालाई हामी छिटो बेच्नु पनि सकिन्छ त्यसको अण्डा पनि खान सकिन्छ धेरै नै उपयो उपयोगीका कुराहरू छ है र हामीले एकचोटि फेरि पनि हामीले गाईबस्तुलाई हेऱ्यो भने अनि गोरूलाई हेऱ्यौँ भने गोरू पनि एकदमै राम्रो छ किनकि गोरूलाई हामी लिएर आएर गोरूलाई पनि हामीले भुस र पिना भुस पिनाहरू दिएर त्योलाई ऊले मनपर्ने घाँसहरू दुबो भयो अनि फुर्के भयो अनि बडाल घाँसहरू अनि यस्तो चिजहरू दिनुसक्यो भने गोरूलाई गोरूले पनि धेरै नै हामीलाई जोत बिखानहरू गरिन्छ अनि गोरूले हामीलाई सबै कुरा है अन्नबालीमा छरफोक गर्नको लागि गोरूले जोतिदिन्छ अनि त्यस पछाडि चाहिँ हामी मान्छेहरू गएर चाहिँ उसलाई हामीले केही हलका पर्छ र गोरूबाट पनि हामीलाई धेरै इन्कमहरू पनि हामीले त्यसरी पाउन सकिन्छ